हेलो अल्का सुन न मैले तँलाई अस्तिनिर त्यो के हो ह्यान्ड बेग किनेर तँलाई पनि ल्याइदिन्छु भनेको थिएँ नि त्यो त त्यस्तो राम्रो छैन रहेछ नि अब पहिला त राम्रै लागेको थियो राम्रो स्पेसहरू पनि थियो तर मैले क्लासमा बोकिकन गएको थिएँ कि बजारमै चुट्टियो नि आधा बिचमै हो त्यो फिता तलनिर चुट्टियो कि अब फेरी सिलाइकन त्यो बोक्दाखेरि पनि कस्तो राम्रो न देख्दो रहेछ मिल्दैन रहेछ हो अन्त त्यहाँदेखिको चाहिँ ल्याइदिँदिन ल तँलाई त्यो राम्रो छैन रहेछ भोली पर्सी अर्कै